कुद्नुमा चाहिँ मलाई के चिजले प्रेरित गऱ्यो भन्दाखेरि चाहिँ यो युसेन बोल्टले कुदेर गोल्डन मेडेलहरू जितेको थियो र धेरै कुराहरूमा जित्नुभएको छ उहाँले वर्ल्ड च्याम्पियन युसेन बोल्टले अनि उहाँलाई देखेर चाहिँ म प मैले पनि कुद्नु थालेँ अनि कुद्नु थालेँ म बाह्र तेह्र सालदेखिको कुद्दै आएको कुद्दै त्यहाँदेखि स्टार्ट गरेर अहिले अठार उन्नाइस साल भयो कुदेको अनि अहिले हालैमा चाहिँ म दुइटा म्याराथनमा जितेर ल्याएको छु अनि धेरै स्कुलतिर अहिले स्कुलतिर पनि स्पोर्ट हुन्छ स्कुलको स्पोर्टमा पनि धेरै ट्रफीहरू जितेर ल्याएर आएको छु अनि अन्त हालैमा अब यो स्टेट स्टेट लेभलको म्याराथन हुनु गइरहेको छ त्यसमा पनि पार्टिसिपेट गरिराखेको छु सायद त्यसबाट पनि जित्छु होला भन्ने धेरै आशाहरू छ अनि प्र्याक्टिस मेरो कन्टिन्यु डेली नै हुन्छ अनि एउटा स्टेट लेभल पहिले एकखेप जितेको थिएँ अनि अब हालैमा फेरि स्टार्ट हुँदैछ त्यसमा पनि पार्टिसिपेट गरेको छु अनि मेरो अहिले एज चाहिँ ट्वेन्टी वान म कुदेको स्टार्टिङदेखिन् लिएर अहिलेसमन कुदिरहेको बाह्रदेखि यता ट्वेन्टी वान नौ वर्ष जस्तो भएछ अनि म पनि युसेन बोल्ट जस्तो अब जग्गामा पुग्नुको लागि प्रयास गरिरहेको छु

पुग्छु पनि होला एक दिन भन्ने आशा छ युसेन बोल्टको जग्गामा अन्त भयो अनि हाम्रो जिउको शक्ति भनेको चाहिँ अब हाम्रो जिउमा त्यसतै खानाहरू अलिक हेल्दी खानाहरू जस्तो कि भयो ऊ यो साग सब्जीहरू भेजिटेब्लसहरू अनि फलफुलहरू अनि त्यस्तोहरू लियो भने चाहिँ ता ताकत शरीरमा शक्तिहरू कुद्नुको लागि फुटबल खेल्नुको लागि स्पोर्टतिर धेरै हेल्प हुन्छ मासु मांसहरूलेभन्दा चाहिँ अनि म बिहान बेलुका खाली फलफुल अन्डाहरू भयो मासुमांसहरू खाँदिनँ बिहान उठ्छु तिन बजेतिर तिन बजेदखि पाँच बजेसम्म यता गाउँ ग्राउन्डमा गएर कुद्न कुद्छु पाँच छ राउन्ड दस बाह्र राउन्ड अनि त्यतिकै मोर्निङ वकहरू गर्दा ओर्दा सात आठ बज्छ त्यहाँदेखि मेरो रेगुलर रुटिनै त्यस्तै हो अनि अहिले हालैमा चाहिँ म यता कुद्नको लागि रेडी गरेर यता गाउँ गाउँदेखि बाहिर आएको छु हाम्रो यो जुन चाहिँ म्याराथन कुद्ने गाउँमा अब भोलिदेखि स्टार्ट छ भोलि बाह्र बजेदेखिको सुरु हुन्छ अनि कुद्नु पर्ने दुई सौ किलोमीटर बाई रोड हो अनि अहिले म त्यही तयारीमा छु अनि अब तयारीमै छु तयारी गर्दैछु कम्मर पटुकी कस्दैछु